ए हौ सुन न ठिकै छौ ए यसपालि पिकनिकहरू जाँदैनौ तिमी न्यू इयरमा

अब रिफ्रेसमेन्ट पनि चाहियो नि है हेल्थ पनि हेर्नुपऱ्यो नि कहाँ जाने हौ सोचेको छौ जग्गाहरू

उम्

उम्

हाम्रो साथीहरूलाई पनि ल्याउँछु नि म ल फुच्चीहरूलाई पनि बोलाउनु पर्छ कृतिलाई मैले अस्ति मैले भन्नु त भनेको थिएँ पिकनिक जानुपर्छ भनेर कि म त्यसलाई नि भन्छु नि अँ

थुप्रै हुन्छ होला हौ ग्रुप पनि अँ अँ अँ हुन्छ दसजना म पनि भन्छु मेरो साथीहरूलाई कि अन्त जाउँ न ल

अँ ट्रेनमै जानुपर्छ खानाहरू चाहिँ यसो घरबाटै बनाएर लानुपर्छ होला हौ अँ उम् उम् अँ नि अँ त्यतातिर होटेलहरू हुन्छ नि है वहीँ खाँदा हुन्छ नि ट्रेनमा चाहिँ ट्रेनमा खाँदाखेरि चाहिँ बोक्नुपऱ्यो

लानुपर्छ नि उनीहरूलाई पनि अस्तिदेखि लानु लानु घुमाउनु लानु भन्दै थियो कि अन्त ल अँ

उम् उम् अलिक छिटो गरेर बिहान जाउँ हो

ए सकिहाल्छ फेरि टिकट ल म हेर्छु नि ल टिकटहरू चाहिँ अनलाइन ल

ल ल ल ल अँ ल ल राखेको ल पछि कल गर्छु बाई